ए हजुर भन्नुहोस् न

ए तपाईँ आकाशको बाबा हो ए नानी त एकदमै राम्रो छ नि नानीको पर्फमेन्स पनि एकदमै राम्रो छ हो क्लास पनि एकदम रेगुलर आउँछ यता उताहरू भन्ने गर्दैन एकदम राम्रो छ हजुर रिसेन्टली हजुर हजुर हजुर हजुर नानीको यो लोकल उइसमा पनि एउटा पर्फमेन्स हुन्छ भन्नुहुँदैछ कि फेस्टिबलमा अन्त त्यसको लागि पनि अहिले हामीले नानीलाई प्रिपेयर गराउँदैछौँ अहिले एक्सट्रा आधा घन्टा जस्तो चाहिँ मैले एक्सट्रा राख्दैछु हुन्छ आलिक ढिलोहरू आयो भने चाहिँ बुझिहाल्नुहोस् न है हजुर हजुर ए हुन्छ हुन्छ अहिले त हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ